दार्जिलिङ जिल्लामा उपलब्ध धेरै नै आवास विकल्पहरू छन् होइन यसले त होटेलमा होटेल पाउनु हुन्छ अहिले त गाउँ घरमा धेरै गाउँ घरमा या शहरमा पनि धेरै होमस्टेहरू पनि उपलब्ध छ अनि रेन्ट रेन्ट प्रायः त रेन्टमा जस्तै नानी पढाउने ड्युटी जानेहरूको लागि चाहिँ रेन्ट पनि उपलब्ध छ हैन अब तपाईँले होटेलमा बस्नु भयो भने कति दिनको हो त्यो अनुसार तपाईँले दिन अनुसारको होटेलको रेन्टहरू पाउनु हुन्छ र होटेल अनुसार पनि तपाईँले आफ्नो दाम लिन्छ उहाँले अनि होमस्टेमा पनि तपाईँले तपाईँको खाजादेखि खानादखि खाना बस्नु हो भने त्यही अनुसारको नै तपाईँको रेन्ट हुन्छ अनि जुन चाहिँ पढाउनु आउने ना नानी आँ नानीहरूलाई पढाउनु आउनुको लागि बस्नु हुनेको लागि र आफ्नो जबको लागि आउनुको लागि चाहिँ रेन्ट घरको रेन्ट पनि तपाईँले हेरी हेरी पाउनु हुन्छ तपाईँले जत्रो सानो कोठाको सानै कम्ती भाडा ज जसमा चाहिँ पानीको प्रबलम पानीको सप्लाई हेरी हेरी हुन्छ जसको घरमा ठुलो रुम छ क जतिवटा रुमको अनुसारको नै तपाईँको भाडा हुन्छ त्यसमा सुबिधा अनुसारको तपाईँको के के सुबिधा छ त्यसमा टोइलेट बाथरुम भित्र बाहिर त्यो अनुसारको नै तपाईँले भारा भाडा हुन्छ